हेलो हजुर भन्नुहोस् न ए हजुर हजुर ए हजुर हुन्छ हुन्छ लन्चको लागि त हुन्छ नि बेलुका डिनरको चाहिँ अलिक साह्रै पर्छ हो अन्त लन्चको लागि त हुन्छ नि भन्नुहोस् न कहाँनिर चाहिँ अर्डर दिनुपर्ने ए हजुर हजुर ए ए हजुर तर त्यही त हाम्रो यहाँ अहिले यसमा चाहिँ चिकन र फिस छ अनि पोर्क छ ए चाउमिनहरू त हुँदैन कि तपाईँको लन्चमा चाहिँ त्यो चिकन राइस हुन्छ फिस राइस हुन्छ अन्त पोर्क चिल्लीहरू छ फिस हुन्छ ए हजुर हजुर ए हजुर यो फिस राइस चाहिँ तपाईँलाई नै अब त्यसमा केही अब एडहरू गर्नुपर्छ अब सलादहरू त्यस्तै केहीहरू अचारहरू हजुर हजुर ए हजुर ए तपाईँको कहाँ पो भन्नुभयो एड्रेस सरी यहाँ लेख्नुपर्छ कि अब तपाईँको डिटेल्स चाहिन्छ नि यहाँ त अन्त तपाईँको नाम चाहिँ भन्नुहोस् त दावा छिरिङ तामाङ अन्त तपाईँको फोन नम्बर ए हजुर हजुर अन्त उयो तपाईँको एड्रेस चाहिँ डिटेल्स दिनुहोस् न किनकि अब डेलिभर भन्दा अगाडि सजिलो हुन्छ कि अन्त र नि अन्त भन्नुहोस् न कालिम्पोङ अप्पर सोह्र माइल ए हजुर त्यहाँको उयो कुनै पिनकोड नम्बरहरू छैन नि ए होइन र तपाईँको त अन्त कालिम्पोङ अलगढा साइड पर्छ होइन ए हजुर हजुर हजुर ए हुन्छ त्यो एकछिन ल चिकन फिस चिकन राइस कतिजनालाई भन्नुभयो हजुर अन्त फिस राइस चाहिँ कतिजना ए हजुर कोल्ड ड्रिङ्कमा चाहिँ तपाईँको यो कोक हुन्छ ए हुन्छ हुन्छ कोक र सलाद हुन्छ हुन्छ हुन्छ हुन्छ तपाईँलाई साढे एघार बजीतिर चाहिँ आइपुग्छ नि हुन्छ हुन्छ राखेँ